हेलो भाइ सुन न तिमीले गाडी त रोक्नु त रोक्यौँ मलाई म चडेँ तिम्रो गाडीमा हो हामी सबैजना पेसेन्जरले माक्स लगाएको छ यो कोभिडको टाइम हो भाइ तिमीले त माक्स लगाएको छैन रहेछौ होइन तिमीले माक्स लगाऊ न होइन होइन भाइ तिमीले माक्स चाहिँ लगाउनै पर्छ किनभने हामी यस्तो सबैजना अहिले यस्तो चाहिँ छ होइन यो मुमेन्टमा तिमीले माक्स नलगाएर त हुँदैन नि त सबैजनाले तिमीलाई भन्दैछ भाइ तिमी ठुल्ठुलो कुरा नगर होइन तिमीले माक्स चाहिँ लगाउनै पर्छ किनभनेअहिले एउटा यो त ज्यानमालको क्षतिको कुरा हो तिमीले किन माक्स चाहिँ नलगाएको होइन होइन तिमी यस्तो कुरा गर्छौ भने तिम्रो म सेन्डिकेटमा कुरा गरिदिन्छु होइन हेलो अँ सुन्नुहोस् त यो सेन्डिकेट हो अघि म तपाईँको एउटा यस्तो यस्तो डब्लुजिवाई यस्तो पचपन्न तिरचालिस कति नम्बर भएको गाडीमा आएको थिएँ कि अनि तपाईँको गाडी चाहिँ को ड्राइभर भाइ रहेछ नाम त मलाई याद भएन तपाईँहरूलाई याद हुन्छ होला अब तपाईँहरूकै सेन्डिकेटको रहेछ त्यो गाडीको भाइलाई चाहिँ हामी डल्लै पेसेन्जरले तपाईँको माक्स लाउनु भन्दा पनि मानेन फेरि गाडी यति केयरलेस तपाईँको सिट कभरदेखिन् लिएर डल्लै मैला रहेछ यो कोभिडको टाइममा होइन तपाईँहरूले अब के गर्नु हुन्छ ड्राइभरमाथि होइन हामी पेसेन्जरले चाहिँ वहाँ राम्रोसँगले सम्झायौँ उहाँ भाइले मानेन हामीलाई उल्टा हामीलाई मुख मुख लागेको छ है त्यो चाहिँ तपाईँहरूले गर्नुहोस् होइन होइन पक्का हो त्यो कुरा हामीले तपाईँलाई भएर त गरेको त होइन ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद